हामीले जानेका भाषाहरू भन्दा नेपा हिन्दी र बङ्ग्ला भाषा जस्ता भाषाहरूलाई पनि हामीले प्रयोग गर्ने गर्छौँ तर हिन्दी र नेपाली भाषाको लिपि एक हुनाले गर्दाखेरि हामीलाई हिन्दी भाषा एकदमै सजिलो लाग्ने गर्छ उहाँहरूको भाषा र हाम्रो भाषाको एकदमै मेल हुनाले गर्दाखेरि हिन्दीभाषीले पनि हाम्रो भाषा बुझ्न सक्छन् अनि हामी पनि उहाँहरूको भाषालाई बुझ्न सक्छौँ त्यसै कारण चाहिँ हिन्दीभाषीसँग चाहिँ नेपालीको कतिवटा कुरा एकदमै मिल्न जान्छ